हजुर भन्नुहोस् हजुर अँ म गरिदिन्छु नि यो फ्राइडे कालचिनीमा भेटौँ न हजुर आठ बजी हुन्छ तिन चार घन्टा लाग्छ

गाडी भाडा अब डिस्काउन्ट गरेर त तपाईँहरूलाई बिस हजार पर्छ

ए अब कस्टमरहरूलाई अब योभन्दा बेसी गर्थ्यो अझै कम्ती गर्ने तपाईँ भन्नुहोस् न त कति गरिदिनु दस हजार बाह्र हजार दिनु

अँ सब जग्गा फुल छ अब त्यहाँ गएरै हेर्नुपर्छ अब दस हजार त कम्ती भयो बाह्र हजार गर्नुहुँदैन ए ल बाह्र हजार पोस्ट अफिस

म त सातै बजी पुगिदिन्छु

बोलेरभन्दा पनि ठुलो छ त अर्को गाडी हुँदैन बोलेरो त एकजनाले लिएर जाँदैछ वेगनआर ल्याइदिन्छु नि

ल ल